मैले पकाउने खाजाहरू चाहिँ निकै छन् तर म चाहिँ एकदम एउटा भुटानमा चलेको एउटा केवाधाचि भन्छ त्यसलाई चाहिँ आलु छुर्पीसँग बनाउँछ त्यसकोस्को बारेमा मो केही भन्न चाहन्छु त्यसलाई कसरी बनाउनु पर्छ भन्ने कुराहरू है अनि म चाहिँ एकदमै फ्यान हो केवादाछीको होइन अनि त्यो चाहिँ कसरी बनाउँछ भने आलुलाई एकदम गोलो गोलो गोलो गरेर पातलो पातलो काटनु पर्छ अनि त्यसलाई चाहिँ अब काटेर अनि त्यसलाई चाहिँ एकदम मिक्स गरेर के भन्छ पहिला चाहिँ एकदम पानीमा बोयल गरेर त्यसमा अब प्याज खोर्सानी प्याज खोर्सानीहरू तपाईँहरूले के के हल्नु हुन्छ त्यो सबौ हाल्नु सक्नु हुन्छ तेल त्यसमा चैँन हल्दीहरू पनि यति मिक्स गर्दैन हल्दी चाहि अलिकति तपाईँहरूले कस्तो चाहनुहुन्छ त्यस्तो चाहिँ चाहिँ तपाईंले के भन्छ मिक्स गर्न सक्नु हुन्छ त्यहाँदिखन त्यो आलुलाई अनि त्यो जत्ति पनि प्याज खोर्सानीहरू हालेको छ त्यसलाई चाहिँ मज्जाले बोइल गर्नुहोस् अनि जब मज्जाले बोइल हुन्छ त्यो चाहिँ त्यति फेर चाहिँ जब आलु पाकिसकेको हुन्छ त्यतिखेर चाहिँ तपाईँहरूले त्यसमा छुर्पी भन्छ मेन नेपालीहरूले छुर्पी भन्छ गाईको घिउहरूबाट निस्किन्छ त्यो चाहिँ अनि त्यो छुर्पीलाई चाहिँ मज्जाले हाल्दिनुस् त्यहाँदेखि नुन हालिदिनुहोस् अनि एकछिन छोपेर राख्ने अनि त्यो एकछिन छोपेर राखेर चाहिँ त्यसलाई चाहिँ फेरि पनि के भन्छ त्यो चाहिँ एकदम खानु मिठ्ठो स्वादिस्ट आउँछ त्यो के भन्छ छुर्पी पनि त्यसमा मज्जाले बसिसकेको हुन्छ त्यस त्यस्तो गर्दाखेरि चाहिँ तपाईँहरूले त्यसलाई खान सक्नु हुन्छ सो यहि हो मेरो एकदमै मनपरेको फेभ्रेट भनेको अब बेसी पनि यति सामानहरू पनि चाहिँदैन एकदम आलु जब तपाईँहरू एकदमै तपाईँहरू काँही जानुको लागि एकदम ब्यस्त भइराखेको छ भने त्यतिखेर चाहिँ तपाईँहरूले यो गर्न सक्नु हुन्छ हुन्छ धन्यवाद